हाम्रो गाउँ समाजमा युवाहरू कसरी आफ्नो नृत्यमा नृत्य विधाहरूमा चाहिँ कसरी संलग्न हुन्छ भन्दाखेरि सबैभन्दा पैला आउँछ सरस्वती पूजा जहाँ हामीले सरस्वती मातालाई पुज्ने गर्छौँ त्यतिबेला हाम्रोमा नृत्यको कम्पिटिसन हुन्छ डान्स कम्पिटिसन हुन्छ